यो गेममा चाहिँ फुटबल चाहिँ मेन लाग्छ अब अलिकति फुटबल चाहिँ अलिकति वर्ल्डकपहरू अहिलेसम्म खेल्नु पाएको छैन हाम्रो भारतबाट है अलिकति यो फुटबलमा पनि गेम्सहरू खेल्नेहरू धेरै खेलाडीहरू छ तरै पनि यसलाई अलिकति मान्यता पाएको छैन यसले अहिलेसम्म यो गेम हामीले वर्ल्डकप खेलेको हेर्नु देख्नु पाएको छैन है र त्यस्तै पाराले भयो काँड धनु भयो हक्की भयो यस्तो पाराले यो गेम्सहरूलाई अझै अन्य अन्य गेमहरू पनि छ होइन यस्तै गेमहरूलाई चाहिँ अलिकति अब मान्यता दिनु पर्ने हो र क्रिकेट त अब खेलिरहेको छ खेली अहिलेसम्म त अब राम्रै भइरहेको छ र त्यो क्रिकेटलाई पनि अझै मान्यता दिएको झनै राम्रो लाग्छ